मलाई चाहिँ होइन कुद्नु जानु एकदम मन पर्छ सानैदेखिको म कुद्नु जान्थ्यो होइन र धेरै मन पर्छ कुद्नु गयो भने चाहिँ अब हामी हाम्रो शरीरमा फिटनेसहरू हुन्छ फलफुलहरू खायो भने एकदम राम्रो हो होइन र जब हामी कुद्नु जान्छौँ नि अब हामी त यस्तै बाह्र बजीतिर कुद्नु जानु भएन नि त होइन यस्तै पाँच बजीदेखिको लिएर छ बजीसम्म हामी कुद्नु पर्छ होइन अनि अब हामीहरू साथीसित जान्छ साथीसित झन् रमाइलो हुन्छ होइन सबलाई यस्तो राम्रो लाग्छ साथीहरू होइन त्यसरी नै मलाई पनि एकदम राम्रो लाग्छ भेट्थ्यो नि त साथीहरूसित जानु र होइन म चाहिँ अब धेरै ठाउँपट्टि गएको छु कुद्नु होइन अहिले चाहिँ म अहिले होइन छ सात किलो मिटर चाहिँ अहिले आरामले नै कुद्नु सक्छु अब म धेरै ठाउँहरू पनि गएको छु कुद्नु होइन र त्यसमा चाहिँ अब फर्स्ट त नभेट्नु सेकेन्ड चाहिँ भएको छु होइन अब मलाई चाहिँ एकदम राम्रो लाग्छ कुद्नु होइन अब हामी कुद्नु नछोड्नु होइन छोड्नु कहिले हुँदैन कुद्नु हामी जस्तो कुद्नु छोड्छौँ हाम्रो शरीरमा पनि रोगहरू हुन्छ हामीलाई अब हाम्रो इनर्जीहरू पनि त्यस्तो राम्रो हुँदैन अब मेरो शरीरमा इनर्जी केही छ भने कुद्नु हामी म जति नै स्पिड कुद्नु सक्छु खतरा भएको छ ल